नेपाली भाषाले भारतको संविधानमा मान्यता प्राप्त गरेको छ र यो देवनागरी लिपिमा छ है अन्त हिन्दी र संस्कृत पनि देवनागरी लिपिमा नै भएको हुनाले गर्दाखेरि हिन्दी र हाम्रो जुन चाहिँ राष्ट्रिय भाषा हिन्दी छ र हाम्रोमा मातृभाषा जुन चाहिँ नेपाली छ त्यसमा धेरै मेल खान्छ र त्यसले गर्दाखेरि हामीलाई सांस्कृतिक आदान प्रदानमा निक्कै नै सुविधा पर्न जान्छ है र भारतको विभिन्न क्षेत्रमा छरिएर बसेको गोर्खाहरू छ होइन उनीहरूले जतिवटा पनि भारतको संस्कृति छ त्यसमा आफ्नो भाषालाई लिएर होइन आफ्नो सांस्कृतिक झलकहरू देखाउछन् है र त्यसमा भारतको जतिवटा पनि उत्तर पूर्वका राज्यहरू छ त्यसमा पनि नेपाली भाषा भाषीहरू थुप्रै छन् है र त्यस त्यहाँ पनि थुप्रै ट्राइबल ग्रुपहरूसँग मिसिएर बसेको छ है अनि त्यो ट्राइबल ग्रुप्सहरूले पनि नेपाली कतिजनाले बोल्ने गर्छ नेपाली भाषाले त्यत्तिको इन्फ्लोइन्स ल्याएको छ है भारतमा एक करोडभन्दा बेसी नेपाली भाषीहरू छन् है एक करोड चालिस लाख भन्दा बेसी नेपाली भाषीहरू छन् र यो देवनागरी लिपिमा अघि नै मैले भनेँ देवनागरी लिपिमा भएको हुनाले गर्दाखेरि एकदमै सजिलो र हिन्दीसँग पनि मेल खान्छ र त्यसले हाम्रो राष्ट्र भाषा हिन्दीसँग पनि मेल खान्छ है र यसले सांस्कृतिक आदान प्रदान र सञ्चारमा चै एकदमै ठुलो भुमिका खेल्छ जस्तो मलाई लाग्छ